हेलो भाइ तपाईँको गाडी त अन्तखेरि अहिलेसम्म आइपुगेको छैन त हौ मेरो त अन्त पाँचबजीको ट्रेन हो तपाईँ आइपुग्दा नपुग्दा त मेरो त यहाँ त ट्रेन छुट्ने बेला भइसक्यो र यसले गर्दाखेरि अब मलाई एकदमै ढिलो भएको कारणले गर्दा मैले तपाईँलाई बहुतै पर्खेँ हेर्नुहोस् र यसले गर्दाखेरि अब मेरो ट्रेन त छुट्टिएला जस्तो भइसक्यो है र यासैले गर्दा तपाईँलाई म अब पर्खिरहनु सक्दिनँ र मलाई माफ गरिदिनुहोस् भाइ नरिसाउनुहोस् है भाइ है तपाईँको चाहिँ यो गाडी म क्यान्सल गर्न चहान्छु र मैले किनभने अर्को गाडी लिएर म लागिसकेँ मो एनजिपितिर लागिसकेँ र भाइ सरी माफ गर्नुहोस् है नरिसाउनुहोस् यो अब मैले पनि जाननी जानी गरेको होइन अब तपाईँको कारणले नै तपाईँ ढिलो भएको कारणले गर्दाखेरि नै मैले यो तपाईँको बुक गरेको गाडी चाहिँ मैले क्यान्सल गर्नु परिरहेको छ हवस् धन्यवाद